र म चाहिँ पोख्रेबुङपट्टिको हो पोख्रेबुङपट्टि कता भन्दा चाहिँ चामुङ टी स्टेट चाहिँ मेरो चियाकमानको नाम हो अनि र म चाहिँ लोरुङ गाउँ भन्ने गाउँमा बस्छु र यो लोरुङ गाउँ भन्दा चाहिँ कसरी नाम पर्यो भन्दा चाहिँ उहिलेनिर राईहरू बस्थेछन् जसको थर चाहिँ लोरुङ थिएछ र तिनीहरूले त्यहाँ बस्दा चाहिँ धेरै अब धेरै कष्टहरू सहेछन् र धेरै नराम्रो चिजहरू भएर चाहिँ त्यहाँबाट उठिवास लागेर चाहिँ त्यहाँबाट निस्केका थिएछन् र अब त्यस्तो भए तापनि अहिले बिस्तारै बिस्तारै हामी त्यता छौँ अहिले हुन त लोरुङहरू छैनन् त्यहाँ राईहरू छन् तर लोरुङहरू चाहिँ छैनन् राई क्षेत्री सबै छन् अनि अब सरापेर गएको भन्छन् जग्गा तर अब हुन त अहिले बिस्तारै बिस्तारै विकास को खुड्किलोमा हाम्रो गाउँ आएको छ तर अहिले यत्तिको धेरै राम्रो भएको छ